यहाँले खुबै मिठो प्रश्न गर्नुभयो विशेषगरि शिक्षण पेसा मैले भनेँ मेरो एउटा महत्त्वपूर्ण एउटा पेसा हो र शिक्षण पेसाबाहेक पनि समाज हितको लागि मैले धेरै कार्यहरू गर्दै आइरहेको छु विद्यार्थी जीवनदेखि नै मेरो एउटा पत्रिका पर्यावरण चेतना नामक पत्रिका प्रकाशनमा आइरहेको छ सन् उन्नाइस सय पन्चानब्बे सालको कुरो हो जति बेला म बाह्रौँ श्रेणीको विद्यार्थी थिएँ त्यसताक म यो रेली पारिवारि ग्रामीण क्षेत्रहरू आफ्ना घर म जाने गर्थेँ अनि जाँदा आउँदा म त्यो जङ्गलको बाटो भएर मैले यात्रा गर्नु पर्थ्यो मेरो जीवन कष्टदायक थियो दुःखदायी जीवन थियो त्यसताक म वारिपारि गर्ने क्रममा टुनाङ फारसका बडे बडे रुखहरू ठुला ठुला रुखहरू काटिएको अनि जङ्गल मासिँदै गएको मैले देखेँ अनि भूउष्णताको कारण ग्लोबल वार्मिङको कारण जमिन तातिँदै गरेको मैले अनुभव गरेँ आफू हिँड्दाखेरि पनि असाध्य गरम भएको मैले अनुभव गरेँ र यो कुरा मैले देखेपछि आफूले अनुभव गरेपछि मासिँदो वन जङ्गलको जुन अवस्था रुखहरू काटिँदै गरेको अवस्था सुक्दो पानीको मुहान पानीको जलस्तर घट्दै गएको अवस्था यो कुराहरू देखेपछि मेरो मनमा पर्यावरणप्रति सजक हुनुपर्ने रहेछ सचेत हुनुपर्ने रहेछ पर्यावरणप्रति एउटा सामाजिक क्रान्ति हरित क्रान्तिको एउटा अभियान सुरु गर्नुपर्ने रहेछ भन्ने एउटा सोच जागृत भयो यही सोच राखेर मैले विद्यार्थी जीवनदेखि नै उन्नाइस सय पन्चानब्बे साल जुन बेला म बाह्रौँ श्रेणीको विद्यार्थी थिएँ त्यस समयदेखि मैले एउटा पर्यावरण चेतना नामक पत्रिका प्रकाशन सुरु गरेँ र त्यो पत्रिका प्रकाशन गर्ने आर्थिक एउटा क्षमता पनि मसँग थिएन पैसा पनि मसँग थिएन तथापि त्यो बाबुले दिएको पाँच रुपियाँ दस रुपियाँ पैसा जम्मा गरेर त्यसबाट मैले प्रकाशनको कार्य सुरु गरेँ अनि मेरो एउटा उद्देश्य थियो कि पर्यावरण चेतना चाहिँ कुनै विभागले सरकारले मात्र गरेर त्यो अभियान चलाएर सफल हुने कुरो होइन यो विश्वव्यापी समस्या हो यो विश्वव्यापी समस्या समाधान गर्ने हो भनेदेखि यसमा हरेक व्यक्तिमा परिवर्तन आउनुपर्छ हरेक व्यक्तिको सोचमा परिवर्तन आउनुपर्छ जबसम्म वैचारिक परिवर्तन आउँदैन मानसिक रुपमा मानिस मानिसले एउटा सोच बनाएर पर्यावरणप्रति हामी सजक हुनुपर्छ बोट बिरुवालाई जोगाउनुपर्छ यसको संरक्षण गर्नुपर्छ जुन प्रकारले पहाडबाट प्रतिवर्ष मलिलो माटो भूक्षय भएर जाँदैछ सोयल इरोजन भएर जाँदैछ यसलाई रोक्नको निम्ति बोट बिरुवा रोप्नुपर्छ पानीको मुहानहरू जुन प्रकारले सुक्दै जाँदैछ यसलाई संरक्षण गर्नुपर्छ भन्ने भावना जब जागृत हुँदैन तबसम्म पर्यावरण संरक्षणको अभियान सफल हुँदैन र यसको निम्ति प्रत्येक व्यक्तिमा नै चेतना आउनुपर्छ र यसको निम्ति चेतना ल्याउने पहिलो व्यक्तिको रुपमा मैले विद्यार्थीलाई चुनेँ अनि विद्यार्थीबाट त्यो मिसन त्यो अभियानको मैले सुरुवात गरेँ अनि आफू पनि विद्यार्थी भएको कारणले गर्दा आफूजस्तै विद्यार्थीहरूलाई मैले प्रभावित गरेँ यो दिशामा वन जङ्गल संरक्षणको निम्ति बोट बिरुवा रोपनको निम्ति अनि विद्यार्थीहरूबाट पनि मैले साकारात्मक प्रत्युत्तरहरू पाएँ विद्यार्थीहरूबाट हामीले त्यो परिवर्तनका एउटा अभियानहरू सुरु गऱ्यौँ अनि विद्यार्थी छँदा कलेजको विद्यार्थी छँदा अनि त्यसपछि उच्च शिक्षा हासिल गर्दाखेरि पनि अनि त्यसपछि आएर जब म कार्य क्षेत्रमा आएँ त्यसपछि पनि मैले यो अभियानलाई आजपर्यन्त पच्चिस छब्बिस वर्षदेखि निरन्तर रुपमा यो अभियानलाई मैले जारी राखिरहेको छु र एउटा मलाई आनन्द पनि लाग्छ खुसी पनि लाग्छ यो एउटा मिसनले केवल कालेबुङमा मात्र होइन दार्जिलिङमा मात्र होइन पश्चिम बङ्गालमा मात्र होइन तर भारत बाहिर पनि भुटानमा पनि गएर हामीले यो कार्यक्रमहरू गर्न सक्यौँ बङ्लादेशमा पनि गएर हामीले कार्यक्रमहरू गर्न सक्यौँ नेपालमा पनि विभिन्न ठाउँमा गएर कार्क्रम गर्न सक्यौँ र यसको प्रतिफल हामीले राष्ट्रियस्तरको अन्तराष्ट्रियस्तरका पुरस्कारहरू पनि प्राप्त गर्न सक्यौँ एउटा प्रेरणाको रुपमा र यो मेरो जीवनको लागि सबभन्दा महत्त्वपूर्ण एउटा क्षण महत्त्वपूर्ण काम जस्तो लाग्छ किनभने कसैलाई जीवन दिनु अक्सिजन एउटा यस्तो चिज हो जसले हाम्रो जीवन बाँचिरहेको छ र जीवन बचाउने एउटा अभियानमा म लागेको छु अनि पर्यावरण चेतना परिवार लागेको छ र शिक्षण पेसाबाहेक म जति जुन पनि समय मेरो उब्रन्छ बाँकी रहन्छ त्यो समय धेर जसो समय म पर्यावरण संरक्षणको निम्ति संवर्द्धनको निम्ति व्यावहारिक शिक्षा विद्यार्थीहरूलाई आम जनतालाई आम समाजलाई अनि जनसाधारणमा हरेक तह तप्कामा गएर प्रदान गर्ने गर्छु र यो दिशामा खुबै एउटा उत्साहजनक मेरो उपस्थिति रहन्छ उत्सााहजनक रुपमा म काम गर्न रुचि राख्छु अनि सो रुचिअनुसार काम भई पनि रहेको छ र पर्यावरण चेतनाको यो अभियान आवश्य नै एउटा सफल अभियानको रुपमा आउनेछ र हरित क्रान्तिको जुन अभियान छ यो अभियान एक दिन सार्थक बन्नेछ पूर्ण बन्ने छ अनि आउने सन्ततिलाई आउने सन्तानलाई हामी एउटा उज्ज्वल भविष्य हस्तान्तरण गर्नेछौँ भन्ने दिशामा म प्रतिबद्ध छु